अहिले हाम्रो भारत देशमा केटीहरूको लागि एकदमै राम्रो एजुकेसन सिस्टममा एकदमै राम्रो धेरै व्यवस्थाहरू फेसिलिटिसहरू पाइरहेका छन् जस्तै साइकल दुई हजार सोह्रमा वेस्ट बेङ्गाल गभर्मेन्ट हामी जुन चाहिँ पश्चिम बङ्गाल सरकारद्वारा विद्यार्थीहरूलाई केटी छोरी विद्यार्थीहरूलाई केटी विद्यार्थीहरूलाई साइकल पनि वितरण गरिएको थियो हरेक प्रत्येक एक एकजनालाई एक एकवटा साइकल दिएको थियो तर ल्यापटप दिने कुरा भन्दाखेरि हाम्रो पश्चिम बङ्गाल गभर्मेन्ट जुन चाहिँ चाहिँ ममता ब्यानर्जीद्वारा द्वारा रन हुन्छ उँहाले चाहिँ त्यस्तो खालके केही ल्यापटपवाला फेसिलिटिस उँहाले ह्यान्ड टू ह्यान्ड ल्यापटप चाहिँ दिनुभएको छैन मैले अहिलेसम्म जानेको विषयमा सिक्किम गभर्मेन्टले चाहिँ बोई च्याल्ड हो केटी छोरी होस् कि केटा होस्

बोथ मेल एन्ड फिमेल दुवैलाई नै ल्यापटप वितरण गर्नुभएको थियो ल्यापटप दिनुभएको थियो तर वेरएज हाम्रो यहाँ पश्चिम बङ्गाल सरकारमा हेर्नु हो भने उँहाले ह्यान्ड टू ह्यान्ड ल्यापटप दिनुभाएको छैन तर एज स्लकरसिप कन्याश्री शिक्षाश्री अनि स्वामी विवेकानन्द यस्तो खालके जुन चाहिँ स्कलरसिपहरू छ त्यस्तो चाहिँ पश्चिम बङ्गाल गभर्मेन्टद्वारा स्टुडेन्टहरूलाई दिइएको छ स्पेसियली छोरीहरूलाई कन्याश्री एकदमै उयो मन्थली इयरली दुई तिन चार वर्षपछि उहाँहरूलाई पच्चिस हजार कि त तिस हजार दिने गरिन्छ तर ह्यान्ड टू ह्यान्ड ल्यापटप दिने चाहिँ हाम्रो पश्चिम बङ्गाल सरकारद्वारा चाहिँ भएको छैन अहिलेसम्म अनि यो यो सिस्टम मलाई एकदमै राम्रो लाग्छ किनभने छोरीहरूलाई कतिवटा फेसिलिटिसहरू राम्रो हुँदैन घरबाट पनि सपोर्ट हुँदैन गभर्मेन्टले यस्तो राम्रो इनिसिएटिभ निकाली दिनुभएको छ उँहा उनीहरू गएर पछि गएर आफ्नो फ्युचर राम्रो ब्राइट फ्युचर बनाउनको लागि सोचेका कुराहरू सबै पुरा हुन्छन् किनभने फाइनेन्सियली पनि गभर्मेन्टले छोरीहरूलाई एकदमै धेरै सपोर्ट गरिरहेका छ सो मेरा लागिँ चाहिँ यो योजनाहरू एकदमै राम्रो काम गर्छ किन